मैले अनलाइनबाट खाना मगाएको थिएँ त्यसको समय मलाई थाहा गर्नु छ त्यो कहिलेसम्म आइपुग्छ अर्डर डेलिभरीको टाइम नै भन्नु भएको छैन के हो कुनै एप कि केबाट थाहा गर्न सक्छु तपाईँ मलाई कृपया बताउनु हुन्छ कि कहिलेसम्म अर्डर आइपुग्छ अन्त हरेक खाना अर्डर गरेको थिएँ त्यही अनलाइनबाट सामान पनि थियो डेलिभेरीको टाइम भन्नु भएको थिएन के म डेलिभेरीको टाइम जान्न सक्छु अन्त म एक्साइटेड छु कि खानामा के छ भनेर हेर्नु लागि खानु लागि